यहाँ चाहिँ हाम्रो दार्जिलिङमा चाहिँ संस्कृति भाषाहरू त्यही हाम्रो नेपाली हुन्छ किनभने नेपाली भाषा त एकदमै सबले मन पराउनुहुन्छ हाम्रो यहाँ कर्सियङमा त कर्सियङ दार्जिलिङ चौरस्तामा त एकदमै राम्रो प्रोग्रामहरू भइरहन्छ नेपालीको संस्कृतिको भाषाहरू अब कतिवटा प्रोग्रामहरू हुन्छ कतिवटा जातकोहरू छ हाम्रो नेपालीको लिम्बू राई छेत्री बाहुन कामी दमाई सार्की अन्तखेरि के अरे यो तामाङ भोटे सबैजात मिक्स भएको छ हाम्रो यहाँ नेपालीको यहाँ यति यति राम्रो कल्चर छ हाम्रो नेपालीको सबले मन पराउनुहुन्छ बाहिरबाट आउने टुरिस्टहरूले नमनपरेको कसैले भन्छ सबले के राम्रो के राम्रो भन्नुहुन्छ हाम्रो यहाँ त पाहाड भएर पाहाडै राम्रो छ हाम्रो नेपाली भाषा भनेको चाहिँ एकदम सबले जान्नुहुँदैछ जति पनि आएर आएर जसले पनि सिक्नुहुन्छ नेपाली भाषा त सबले नै जान्नुहुँदैछ हाम्रो नेपालीको त्यस्तो राम्रो खुबी छ हाम्रो ठुल ठुलो कविहरू हुनुहुन्थ्यो ठुल ठुलो चित्रकार लेखककार लेख लेखककारहरू हुनुहुन्थ्यो उहाँहरू पनि बितेर गए नि उहाँको नाममा पुरा पूजा उयो हुन्छ उहाँलाई संस्कारहरू गरेर पूजाहरू गर्नुहुन्छ एकदमै राम्रो छ नेपालीको चाहिँ अब नेपालीको नेपालमा अब यहाँ मिरिक भयो दार्जिलिङ कर्सियङ कालिम्पोङ सबै चारैतिर एकदमै राम्रो छ हाम्रो यता नेपालीहरू अन्त जति पनि प्रोग्रामहरू हुन्छ राम्रो राम्रो भेषभूषाकहरू लगाएर आफ्नो आफ्नो जातको निस्किनुहुन्छ केही प्रोग्रामहरू भयो भने हाम्रो नेपालीको त यस्तो खुबी छ